भाइ तपाईँको गाडी मैले भनेको थिएँ साढे बाह्रमा आउनु भनेर तर साढे बाह्र नाघिसक्यो म अब तिम्रो ए तपाईँको गाडी क्यान्सल गरिदिन्छु म अर्कै गाडीमा जाँदैछु मलाई ढिलो भइसक्यो अनि उँभो मेरो काममा पुग्नुपर्ने मलाई ढिलो भइसक्यो म अर्कै गाडीमा जाँदैछु तिम्रो गाडी तपाईँको गाडी अब क्यान्सल गरेँ है मैले